खेलकुद मानिसका निम्ति एकदमै महत्त्वपूर्ण कुरा हो मानिसहरू विशेष गरेर मनोरञ्जनका निम्ति खेलकुद गर्ने गर्छन् तर खेलकुदले मनोरञ्जन मात्र दिँदैन मानिसलाई स्वस्थ राख्नमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निभाउँदछ गाउँले जीवनमा मनोरञ्जनका माध्यमहरूमध्ये खेलकुद पनि एउटा हो यसले गाउँमा समय समयमा आनन्द तुल्याउने काम गर्दछ गाउँलेहरूमा जुन प्रकारको उत्साहहरू हुन्छ त्यसलाई उनीहरूले खेलकुदमार्फत अघि ल्याउने गर्दछ यसैले गाउँले जीवनमा अन्य माध्यमहरूमध्ये अन्य माध्यमहरूभन्दा खेलकुदले एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ गाउँले जीवनलाई स्वस्थ राख्नमा साथै मनोरञ्जन दिलाउनमा खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्दछ